हेलो हजुर ए हजुर हो त ए हजुर हजुर ए हजुर हजुर भन्नुहोस् न ए हजुर हजुर तपाईँको यहाँनिर म्युजियमको लागि त एउटा छ डिएचआर हिमालायन रेलवेको टोई ट्रेनको म्य़ुजियम अनि अर्को चाहिँ छ एचएमआई पर हिमालयन माउन्टेनेरिङ इन्स्टिट्युट हजुर हजुर तपाईँको हजुर त्यहाँनिर जानुभयो भने एचएमआईमा तपाईँले पहिलातिर यो माउन्टेनतिर चढेकोहरूको उयो हिस्ट्रीहरू देख्नुहुन्छ होइन अनि त्यहाँनिर चाहिँ ट्रेनिङ् पनि दिइन्छ यहाँनिर दार्जिलिङ दार्जिलिङ मात्र होइन बाहिरतिरकोलाई पनि त्यहाँ आएर जोइन गर्यो भने माउन्ट माउन्ट माउन्टेन चढ्नेहरू ट्रेनिङहरू दिन्छ है यो छ अनि त्यहाँनिर तपाईँको तेन्जिङ् नोर्गे शेर्पाको बारेमा त सुन्नुभएको थियो होला नि होइन हजुर उहाँ मेन चाहिँ उहाँकै म्युजियम पनि छ त्यहाँनिर हजुर अनि त्यहाँदेखि तपाईँ जानुभयो भने यता टोई ट्रेनको म्युजियम पनि छ त्यहाँ जानुको लागि चाहिँ तपाईँ ट्रेनमा जाँदा पनि हुन्छ नि तलदेखि जोई राइड छ अहिले यहाँ दार्जिलिङ हिमालयन रेलवे स्टेसनदेखि घुमसम्म अनि त्यो म्युजियम चाहिँ घुममा नै छ हजुर ए हजुर हजुर हजुर हजुर त्यसको बारेमा तपाईँले त्यसको बारेमा तपाईँले रिसर्च गर्नुहुन्छ भने त्यहाँनिर जाँदा पनि हुन्छ है त्यो चाहिँ घुममा छ अनि त्यसमा चाहिँ यो जति टोई ट्रेन छ नि यहाँ हाम्रो दार्जिलिङको त्यसको हिस्ट्रीहरू चाहिँ त्यहाँनिर छ है अन्त त्यसमा तपाईँले गएर हेर्न सक्नुहुन्छ पहिला योनोस्कोदेखिको लिएर यो दार्जिलिङ हिमालयन रेलवेको सबै हिस्ट्रीहरू छ त्यहाँनिर हजुर मलाई पनि त्यस्तो त थाह छैन तपाईँले त्यहाँ गएर हेर्न सक्नुहुन्छ नि

हजुर भन्नुहोस् न हजुर त्यो तपाईँले लिन सक्नुहुन्छ यहीँ तलबाट त्यो चाहिँ आफ्नै हो तपाईँ आफैले बुक गरिकन लानुपर्छ हो त्यसको कन्ट्याक्टहरू चाहिँ म दिनसक्छु या मेरो थ्रु गराउनुहुन्छ भने म मान्छे पनि बोलाइदिनसक्छु नि त्यहाँ तलबाट कि तपाईँ जानुहुँदैछ भने यहाँ हाम्रो होटेलदेखि तल्लोपट्टि त छ रेलवे स्टेसन देख्नुभयो होला होइन अनि त्यही रेलवे स्टेसनदेखि तपाईँले एउटा ट्रेन बुक गरिकन जानुभयो भने पनि हुन्छ घुमको लागि चाहिँ हो त्यही राइडमा ट्रेनमा पनि चढ्नु पाउनुहुन्छ साथै म्युजियम पनि हेर्न सक्नुहुन्छ हुन्छ हुन्छ थ्याङ्क यू फर कलिङ